मैले लिभोनको ओयल हेयर ओयल मन यो अर्डर गरेको थिएँ मैले त्यसको रिजल्ट एकदमै राम्रो लाग्यो त्यसले उयो स्मुथ पनि गराउँदोरहेछ हेयर अन्त ग्रोथ पनि गराउँदोरहेछ साइनिङ पनि गराउँदोरहेछ मलाई निकै यसको रिजल्ट चाहिँ राम्रो लाग्यो अलिकति अब अरू योहरू भन्दाखेरि अलिकति सस्तो खालके पनि लाग्यो चिप एन्ड बेस्ट खालके क्वालिटी चाहिँ अब यो एकदमै राम्रो लाग्यो तपाईँहरू अरूले युज गर्नु पनि सक्नुहुन्छ अब यसको रिजल्ट चाहिँ एकदमै राम्रो लाग्यो मलाई चाहिँ